हेलो नमस्ते भाइ म सुपर्ना दिदी हिजो राति हिजो राति तपाईँले मलाई मेरो घरमा एकदमै सुरक्षितसँग ल्याइ पुऱ्याउनु भएको थियो नि है अनि हिजो त राम्रोसँगले कुराकानी हुन कुराकानी हुन पाएन र आज तिमीलाई मेसेज गरिराखेको छु ल र एकदमै धेरै धेरै धन्यवाद छ है तिमीलाई म त्यस्तो थाकेर अब कलकत्ताबाट ट्रेनमा जर्नी गरेर त्यति राति आइपुगे र ठिक्कै तिमीले तिम्रो गाडीले मलाई यो गाडीले मेरो घरसम्म आइ अन्त एकदमै ठिक टाइममा ल्याइ पुऱ्याएकोमा धेरै धन्यवाद छ है मेरो भाइ एकदमै बिमारी भएर एड्मिट भइरहेको छ म र म टाइममा आइपुग्नु पाएँ मेरो भाइलाई भेट्नु पाएँ तिमीले गर्दाखेरि अनि त्यो बाटोको कति अँध्यारो कति जङ्गल बाटो थियो तर पनि मलाई अब तिमीले गर्दाखेरि एकदमै सुरक्षित फिल भयो त्यसको लागि धेरै धन्यवाद छ ल अनि कुनै बेला अरू अरू बेला पनि यसरी मलाई गाडीहरूको आवश्यक पऱ्यो भने म फोन गर्छु नि नम्बर राखेको छु ल भाइ